मेरो नाम चाहिँ प्रिया लिम्बू हो म चाहिँ काङ्केबुङ बस्तीमा बस्छु दार्जिलिङ डिस्ट्रिक्ट अनि मेरो चाहिँ मेरो आमा बाबा अनि भाइ छ परिवारमा चाहिँ अनि मेरो बाजे छ अनि बोजू छ अनि काकाहरू छ पाँच चारजना काकाहरू अनि निनी छ तिनजना अनि म चाहिँ सानोमा चाहिँ सिक्किम पढ्थेँ क्लास वानदेखि क्लास थ्रीसम्म अनि क्लास वानदेखि क्लास थ्रीसम्म पढेँ त्यहाँदेखि सिक्किम के भन्छ स्कुलको नाम किचुडुम्ब्रा प्राइमेरी स्कुलमा पढेँ त्यहाँदेखि क्लास वानदेखि क्लास थ्री सकेपछि चाहिँ म पर मम्मीको घरमा पढ्थेँ त्यहाँदेखि त्यहाँ क्लास थ्रीसम्म सकेपछि चाहिँ यता यता फेरि लोधोमा यता दार्जिलिङ साइड लोधोमा हाई स्कुल पढेँ ए होइन क्लास क्लास थ्री सकेर चाहिँ क्लास फोर चाहिँ यता एसएसके पढेँ त्यहाँदेखि क्लास क्लास फोर सकेपछि चाहिँ क्लास फाइभदेखि चाहिँ लोधोमा हाई स्कुल पढेँ लोधोमा हाई स्कुल फाइभ पनि पढेँ सिक्स पनि त्यहाँ सेभेन एट नाइन टेन इलेभेन ट्वेल्भ अनि टेन टेनको माध्यमिक पनि लोधोमाबाटै दिएको टेनमा चाहिँ हाम्रो चाहिँ माध्यमिक चाहिँ भएन तर हामीले त्यो क्लास नाइनको मार्क्स र उयोले हामीलाई मार्क्स दियो अनि क्लास टेन सकेपछि ट्युसनहरू पनि मैले त्यहीँ गरेँ अनि क्लास टेन सकेपछि चाहिँ मैले क्लास इलेभेन पनि आर्ट्स लिएर मैले लोधोमामै गरेँ लोधोमा क्लास इलेभेन पढेँ अनि क्लास ट्वेल्भ अनि क्लास ट्वेल्भमा चाहिँ एचएस हाम्रो अन्त यता दार्जिलिङ महारानी स्कुलमा परेको थियो अनि ला महारानी स्कुलमा गर्यौँ त्यहाँदेखि एप जुन जुन जुन जुलाईतिर रिजल्ट आयो सेभेन्टी फोर पर्सेन्टेज आयो त्यहाँदेखि म चाहिँ अहिले चाहिँ अनि दार्जिलिङ गभर्मेन्ट कलेजमा चाहिँ मैले एप्लाई गरेको थिएँ अनि मेरो नाम सेलेक्ट भयो त्यहाँदेखि म चाहिँ अहिले चाहिँ पोल साइन्स पोल साइन्स अनर्स लिएर गर्दैछु अनि पोल साइन्स अनर्स लिएर चाहिँ अहिले म फर्स्ट सेमिस्टर हो अन्त अहिले चाहिँ पोल साइन्स अनर्स लिएर चाहिँ म जिसी दार्जिलिङ गभर्मेन्ट कलेजमा पढिरहेको छु म चाहिँ अँ मेरो साथीहरूसँग बस्छु मेरो साथीहरू मेरो साथी भन्दा पनि मेरो एकजना निनी अनि एकजना निनीको छोरी निनीको छोरी क्लास इलेभेन पढ्छ ऊ उसँग बस्छु अनि एकजना गाउँकै दादा छ हामी चारजना बस्छौँ रेन्टमा अनि म चाहिँ शान्ति पर्वतमा बस्छु अहिले रेन्टमा अनि हाम्रोदेखि चाहिँ यता आउनु चाहिँ अँ कति बिस मिनट जति लाग्छ अनि अनि म छुट्टी हुँदा हुँदा घर जान्छु अब दसैँको छुट्टी आउन आँटेको छ म त्यति बेला घर जान्छु